मैले चाहिँ सनसिल्कको कन्डिस्नर अर्डर गरेको थिएँ होइन किनेको थिएँ मैले एउटा अन्त मलाई सनसिल्क स्याम्पो चाहिँ अब फाप्थ्यो सुट गर्थ्यो मेरो कपालमा तर मैले चाहिँ सनसिल्क स्याम्पो पनि अब राम्रो राम्रो हुन्छ सनसिल्क स्याम्पो मलाई सुट गर्छ त्यही भनेर मैले एउटा सनसिल्कको ठुलो बडे बट्टा किनेको थिएँ होइन अन्त त्यो त्यो कन्डिस्नरले चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो कन्डिस्नरले चाहिँ मेरो हेयरफलहरू हुनु थाल्यो अन्त मेरो यहाँनेर कपाल पनि भित्र भित्र पुरा सेतो फुलेछ होइन अन्त त्यस्तो फुल्दैछ अन्त यहाँनेर पुरा हाँगाहरू पलाउँदैछ मेरो पुरा हेयर फल हुँदैछ होइन अन्त मैले चाहिँ अब सनसिल्कको स्याम्पो मलाई धेरै फाप्छ फाप्छ भनेर चाहिँ त्यही भएर चाहिँ मैले कन्डिस्नर अब किनेको थिएँ होइन ठुलो बट्टाको अब त्यो म के गर्नु त्यसको अब मेरो पैसा गयो अन्त पैसा मेरो पैसा गयो त्यतिकै होइन त्यो अब त्यो युज पनि गर्नु सक्दिनँ त्यो म रिर्टन पनि गर्नु सक्दिनँ किनकि त्यो म खोलेर चलाइसकेको छु त्यो कन्डिस्नर होइन अनि त्यसले चाहिँ मेरो कपाल चाहिँ कस्तो कस्तो बेसी पुरा हेयरफलहरू हुनु थालेको छ होइन र म तपाईँहरूलाई चाहिँ त्यही सजेस्ट गर्छु कि तपाईँको हेयरको एक्सपर्टलाई नदेखाईकन तपाईँको कपाल नदेखाईकन चाहिँ अब कुनै पनि कन्डिस्नरहरू चाहिँ अब आफैँ नकिन्नु होला होइन र नभए अब जुन पायो त्यही कन्डिस्नर होइन राम्रो देखेर कभरहरू राम्रो देखेर किनी किनिहाल्नु भयो भने चाहिँ कपाल अब मेरो जस्तै हुनु सक्छ होइन तर होइन तपाईँको अब तपाईँको कपालमा सुट गर्ला त्यो स्याम्पोले त्यो कन्डिस्नरले होइन तर अब मेरोमा चाहिँ सुट गरेन त्यसरी नै कतिजनाको हुँदैन होला सुट होइन त्यसको लागि चाहिँ तपाईँले एउटा स्याम्पो स्याम्पो कन्डिस्नर किन्नु भन्दा अगाडि चाहिँ आफ्नो हेयर एक्सपर्टलाई मजाले देखाउनु होस् होइन अन्त तपाईँको अब कस्तो खाले छ कपाल होइन त्यहाँबाट थाहा पाउनु हुन्छ तपाईँले होइन र त्यहाँ थाहा पाए पछि तपाईँले राम्ररी एउटा कन्डिस्नर किन्नु सक्नु हुन्छ त्यो युज गर्नु सक्नु हुन्छ त्यो तपाईँलाई सुट पनि गर्छ होइन र मैले जस्तै चाहिँ नगर्नु होस् होइन मैले मेरो मेरो त्यो मैले जे जे सोचेर किने अब यो कन्डिस्नर होइन म अब यसको केही गर्नु नि सक्दिनँ अन्त त्यही त अब त्यसको केही युज पनि छैन मैले खोलिसकेको छु होइन मलाई सुट पनि भएको छैन र मेरो पुरा हेयर फल भयो भइसकेको छ मैले पहिला नै भने होइन र म चाहिँ यति नै भन्नु चाहन्छु कि कुनै पनि स्याम्पो कन्डिस्नर किन्नु भन्दा अगाडि चाहिँ अब एक पल्ट चाहिँ हेयर एक्सपर्टलाई चाहिँ अब देखाउनु होस् तपाईँको कपाल होइन अन्त हजुर थ्याङ्क यु